हामी महिला जातिहरू भएकोले गर्दाफेरि है हामीले आएको दिनहुँ चुनौतीहरूलाई सामना गरिराख्नु परेको हुन्छ है जस्तै कि यहाँभन्दा पहिला त हामीलाई महिनावारी हुन्छ है त्यसपछि पनि हामीले घरको काम गर्नुपर्छ है घरको सबै कामहरू गर्नुपर्छ घर बडाल्नु लुगा धुनु खाना बनाउनु घर सफा गर्नु धेरै कामहरू गर्नुपर्छ है हामलाई दुखिरहेको हुन्छ भुँडी दुखिरहेको हुन्छ ढाँड दुखिहेको हुन्छ है तर पनि हामीले सबै काम गर्नु परिरहेको हुन्छ है त्यही पनि त्यस्तो दिनमा पनि हामीलाई है कतिवटा कुराहरूको असुविधा हुँदाफेरि पनि हामीले सबै कामहरू गर्नुपर्छ है त्यही पनि अब महिला भन्ने बित्तिकै हामीले हाम्रो आमाहरूलाई हेर्दा पनि हुन्छ है हाम्रो आमाहरूले धेरै काम गरिरहेको हुन्छ घरमा है आमा महिला भएकोले गर्दाफेरि घरको कामदेखिको लिएर है कतिवटा कुराहरू हुन्छ छोरा छोरीलाई याद गर्नुभयो है लुगा धोइदिनु भयो धेरै धेरै कामहरू आमाहरूले गर्छ है शिक्षातिर धान ध्यान दिनु आमाले है धेरै धेरै याद याद गरिरहेको हुन्छ है छोरी चेली भएकोले गर्दाफेरि घरको काम गर्नु त भयो भयो है घरमा त्यहाँदेखिको सुख शान्ति ल्याउनु पनि छोरी हरे है त्यसपछि पनि अब हामीले बाहिर निस्केर कामहरू त गर्नु सक्दैनौँ कतिवटा कुराहरूमा है हामले अहिले त्यही पनि समाजमा देखिरहेको घटनाहरू भयो बलत्कार शोषणहरू भयो हातपातहरू भयो है यो सबै देखेर त झन् हामी महिला जातिहरूलाई धेरै डर लाग्ने गर्छ है बाहिर निस्केर जाउँ पनि बेलुका फेरि ढिलो हुन्छ कि घरमा हामीलाई आउँदाफेरि केही भइहाल्छ कि भन्ने हामीलाई धेरै हुन्छ है हामी बा बाहिर निस्केर जान जाँदाफेरि पनि हामीलाई हातपातको डर हुन्छ है अब कोही ड्राइव ड्राइभरहरूले हामीलाई केही नराम्रो गर्छ कि हामीले त्यही डरमा हामी हिँड्नुपर्ने हुन्छ है त्यही पनि छोराहरूलाई कतिवटा कुरामा घरबाट फेसिलिटिज दिन्छ भने केटीहरूलाई दिँदैन है छोरी मान्छेहरूलाई दिँदैन केटाहरूलाई भइहाल्छ छोरा मान्छे हो जा गएर आइज केही हुँदैन भन्छ भने छोरीहरू हो टाइममा आउनुपर्छ है यति यति बजी आइपुग्नुपर्छ भन्नेहरू हुन्छ है छोरीहरू भए भएकोले गर्दाफेरि हामीले टाइममै आएर है घरको कामहरू पनि गर्नुपर्नेहरू हुन्छ है धेरै धेरै कुराहरू गर्नुपर्ने हुन्छ है त्यही पनि अब बिहा गऱ्यो हरे हामी है भोलिपर्सी अब ठुलो भएर अब बिहा गर्छौँ त्यसपछि बिहा गरेपछि पनि छोरी चेलीको जीवन है सजिलो चाहिँ हुँदैन भनेको चाहिँ हो रैस भन्नेखाले हुन्छ है हामीले समाजमा देखिरहेको हुन्छ है महिलाहरूलाई पुरुषहरूले धेरै कुटिरहेको हुन्छ है पुरुषले स्त्रीलाई धेरै कुटिरहेको हुन्छ है हामी देख्छौँ कि अब विवाहित भइसकेपछि बुढाको हातबाट बुढीले धु धेरै धुलाई खान्छ है घरको काम पनि गर्नु उसैले है तर पनि धुलाई खाइरहेकै हुन्छ केही कुरा भन्यो तै पनि झगडा भइरहेको हु्न्छ झगडामा पनि महिलाहरूले धेरै धुलाई खान्छ है अनि त्यही पनि सहेर बसिरहेको हुन्छ है अनि त्यही सहे सहेरै बसे पनि स्त्री जातिहरूको मूल्य गर्दैन है कतिले त भ्याल्यू पनि गर्दैन है त्यस्तो पनि भइरहेको हुन्छ महिलाहरूले धेरै चुनौतीहरूको सामना गर्छ है हामलाई धेरै डरहरू पनि हुन्छ बाहिर निस्केर जानु पनि यो समाजमा भइरहेको विकृतिहरू भयो है समाजमा भइरहेको शोषणहरू भयो यिनीहरूले हामीलाई धेरै डर लाग्ने गर्छ है कसैले एसिड फ्याँकेर प्रयोग गर्छ भने कसैले शोषण गर्छ है त्यसैमा पनि हामी स्त्री परेकोले गर्दाफेरि हामीलाई धेरै डर भएको हुन्छ त्यही पनि हामलाई कतिवटा कुरामा खुसी पनि लाग्छ हामी स्त्री हौँ हामीले स्त्री भएकोले गर्दाफेरि हामीलाई महिनावरी त हुन्छ तर हामीले हामीजस्तै एउटा जीवन हामीले दिनुसक्छौँ कसैलाई है हामी नानीहरू जन्माउछौँ है हामी त्यसमा पनि खुसी हुन्छौँ किनकि हामी महिलाहरू मात्र यस्तो उयो हौँ कि हामीले प हामीले आफू जस्तै जीवनहरू दिनुसक्छ हामी आफूजस्तै मान्छेहरू जन्माउनु सक्छौँ भन्ने हुन्छ है अनि त्यही पनि कोही हामी महिलाजस्तै भएर पनि है ठुलठुलो पोस्टमा हुन्छ है जस्तै कि है एमएलए है धेरै धेरै पोस्टमा एडुकेसन फिल्डहरूमा है धेरै धेरै महिला जातिहरू भएको देखेर हामीलाई धेरै गर्व लाग्छ है हामी महिला जातिहरू भएकोेले गर्दाफेरि पनि हामी त्यो स्तरसम्म पुग्न सक्ने रहेछौँ भन्ने हामीलाई मनमा हुन्छ है धेरैवटा कुरामा हामी खुसी पनि हुन्छौँ धेरै कुरामा हामीले चुनौतीको सामना पनि गर्नुपरेको हुन्छ है महिलाको जीवन सजिलो चाहिँ हुँदैन रहेछ भनेको चाहिँ यही हो जस्तो मलाई लाग्छ